हजुर ए सर म बिमारी थिएँ त डेङ्गू यस सर सर नेक्स्ट मनडे

ए मो साथीकोबाट लिन्छु नि

सर त्यो त थाहा भएन नी खोइ के भएर भयो दबाई पनि लिएको थिएँ हजुर हुन्छ सर हजुर अलिक राम्रो भएको छुइनँ हजुर ओके सर सर हिँड्नै त सक्दैन नभए त म भोलिदेखि आउथेँ नि स्कुल हो हजुर खाना खानु पनि मन पर्दैन हजुर ओके सर हुन्छ भिटामिन खाँदैछु अहिले त अलिक कति रिकभरी हुँदैछ हुन्छ

ओके सर हजुर क्लास टिचरलाई त फोन गरेको थिएँ त मैले अस्ति

ए आ अन्त उयो के भन्छ एप्लिकेसन दिनु भन्दै थियो तर साथी भेटिनँ मैले यहाँबाट जाने अन्त हजुर साथी छ बरबोटमा छ कि अन्त हजर घरमम आमा र आप्पा मात्रै हुनुहुन्छ अन्त त्यही भएर

हुन्छ ओके सर